हेलो हजुर हो त हजुर अस्ति हाम्रो अलिकति घरेलु समस्याले गर्दाखेरि हामीले अलिक दिन दोकान बन्द गरेको थियौँ हजुर हजुर अहिले तपाईँको हाम्रोमा एसएससीको लागि नेटको त हामीले त्यस्तो बुक राखेको छैनौँ अहिले एसएससीको बुक्सहरू चाहिँ यहाँ तपाईँले जम्मै पाउनुहुन्छ रिजनिङदेखि लिएर जेनरल अवेरनेसदेखि लिएर जम्मै बुक्सहरू पाउनुहुन्छ प्राइस पनि एकदम तपाईँले अनलाइनमा जुन चाहिँ प्राइस देख्नुहुन्छ रिजनेबल रिजनेबल रेटमै छ यहाँ डिस्काउन्ट त तपाईँले अब आउनुभयो भने तपाईँले बल्कमा लिनुभयो भने त्यसमा पनि डिस्काउन्ट हामी दिन्छौँ त्यस्तो होइन नोबल नोबलमा तपाईँको अहिले हामीसँग छ तपाईँको अहिले एकदमै फेमस जुन चाहिँ रिच ड्याड पुअर ड्याडहरू भयो होइन त्यहाँदेखि तपाईँको यु क्यान विन भयो त्यहाँदेखि तपाईँको एडराइडको बुक्सहरू छ लेक्सलनको बुक्सहरू छ थुप्रो बुक्सहरू छ अवार्ड विनिङ बुक भन्दा पनि तपाईँको एउटा बुक छ स्पिक द स्पीचिस चेन्ज द वर्ल्ड भन्ने छ है अवार्ड विनिङ बुक्सहरूमा तपाईँको हाम्रो यू क्यान विन भन्ने बुक्सहरू छ अनि शिव खेडाको यू क्यान विन भन्ने छ है त्यहाँदेखि तपाईँको रिनोन उयो रिच ड्याड पुअर ड्याड छ त्यहाँदेखि तपाईँको एलकेमिस्ट भन्ने छ पाब्लो पिकासोको नेपालीमा निःशब्द छ श्री नारायण प्रधानको हो भ्रमर उपन्यासहरू छ सन्डे खुल्लै हुन्छ हजुर आउँदा हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ थ्याङ्क यू हवस् हुन्छ